हेलो हजुर सन्चै हुनुहुन्छ हजुर म पनि अब त दसैँहरू आउनु आँट्यो है हजुर हजुर अलिक सिकाइदिनुहोस् न अलिक मलाई आइडिया छैन कि हजुर अन्त चाहिँ

हजुर हजुर हजुर हजुर म पनि त्यही सोच्छु मज्जाले ड्रेसहरू पनि लगाएर क्या हो

हजुर बल्ल बल्ल वर्षमा एक ताल आउँछ मज्जाले खेलौँ न है सबैजना हजुर हजुर हुन्छ हुन्छ हजुर म पनि त्यही सोच्दैछु हजुर त्यो मज्जाले सल्लाह गरौँ न है एक ताल मज्जाले भेटिकनै बरु हजुर हजुर मजा पनि आउँछ हजुर मैले पनि फ्यु फुल चाहिँ बिउ चाहिँ लगाएर उम्रेको छ कि अब रोप्नु पर्नेछ हौ